गाउँघरको मान्छेहरू चाहिँ अलरेडी फिट भएको हुन्छ तिनीहरू उनीहरूले अब फास्ट फुडहरू खाँदैन जस्तो सहरको मान्छेहरूले होइन गाउँघरमा चाहिँ उनीहरूको एउटा टाइमटेबल छ उनीहरूले अब बिहान उठेकोदेखि उनीहरू आफ्नो जिउ फिट राख्छ अब घाँसहरू काट्नु जान्छ यताउति जान्छ अन्त बेलुका भएपछि उनीहरू फुटबल खेल्छ होइन अन्त उनीहरूको कोचहरू पनि हुँदैन उनीहरूले आफ्नो मेहनतले गर्दा फेरि उनीहरू उनीहरूले अब आफ्नो गाउँलाई रिप्रेजेन्ट गर्छ उनीहरूले अब सानोतिनो उनीहरूको अब क्लबहरू हुन्छ अन्त उनीहरूले हार्डवर्क गरेर उनीहरूले जित्छ ह्वेर एज इन टाउनमा चाहिँ अब सहरमा चाहिँ के हुन्छ भने कोच हुन्छ भाते जिउ हुन्छ किनभने अब उनीहरूको अब कन्सेपमै उनीहरूको मेन्टालिटी नै के छ भने उनीहरूको दिमागमै के छ भने अब मुख मुखमै खानाहरू दिन्छ होइन अन्त जे पायो त्यही खान्छ अनहेल्दी चिजहरू जङ्क फुडहरू के केहरू खान्छ ह्वेर एज बस्तीकोहरूले खाँदैन अन्त त्यही भएर उनीहरू अनहेल्दी भएर उनीहरूको कोचमाथि मात्रै डिपेन्ड हुन्छ एच भन्ने अब उनीहरूले पैसा तिरेर कोचलाई उनीहरू सिक्छ होइन अन्त उयो उनीहरूले त्यस्तो राम्रो गराउँदैन पैसाको लागि मात्रै गर्छ अन्त गाउँमा चाहिँ उनीहरूको आफ्नो मेहनतले आफ्नो गाउँको लागि रिप्रेजेन्ट गर्छ आफ्नो मेहनतले मन लगाएर मनमा मन लगाएर उनीहरू खेल्छ अन्त सहरमा चाहिँ उनीहरू त्यस्तो मेहनत लगाएर खेल्दैन सहरको अब यो इन्भाइरोमेन्ट राम्रो हुँदैन धुलो पोल्युसनहरू पुरा हुन्छ अनि त्यो भएर बेसी फिट पनि बस्नुसक्दैन गाउँ त्यो फुटबलको स्टुडेन्टहरू होइन अन्त गाउँको चाहिँ उनीहरूको इन्भाइरोमेन्ट राम्रो हुन्छ फ्रेस एयर हुन्छ उनीहरूले अब उनीहरू एकदम फिट हुन्छ त्यही भएर चाहिँ गाउँको प्रायः फुटबल म्याच अब यो फिफ्टिन अगस्तको म्याचहरूमा पनि बेसी जस्तो गाउँको केटाहरूले केटीहरूले नै राम्रो जित्छ फर्स्ट डिभिजन हुन्छ उनीहरूको मेहनतले उनीहरू हेल्दी बसेर डेडिकेसन हुन्छन् त सहरको मान्छेहरूकोमा त्यही त्यस्तो हुँदैन उनीहरू एकदमै अनहेल्दी हुन्छ